हेलो बहिनी मेरो सब्जी पुरा छ कि अहिले बारीभरि अब तपाईँ लिनुहुन्छ भने आउनुहोस् न यतै हेरेर लिनुहोस् ल ए अहिले ल्याएको छु केपी हो साग बारीमा भएको कोपी आलु साग प्याजकल्ली छ बेथु छ रातो बेथु सेतो बेथु सबै छ बहिनी आउनुहोस् न हरियो खोर्सानी पनि बारीमै फलेको छ कि लिनु आउनुहोस् न ल ए करेला चाहिँ अस्ति अलिकति छ एक पावा जस्तो छ हौ करेला चाहिँ छ छ ए भइहाल्छ म यहाँबाट छोरालाई फोन गरेर मगाउँछु नि त ल करेला कति चाहिएको बहिनीलाई हजुर हजुर ए बारीमै छ नि सबै करेला पनि बारीमै छ साग पनि बारीमै छ अब म त त्यसै त कृषि उत्पादन गर्ने हो अब सबै बारीमै खनेर रोपिन्छ त्यहीँ उम्रिन्छ म त्यहीँबाट बिक्री गर्दैछु बारीबाटै सबै कुरो बहिनी हामी बारी ए रायो साग हेरि हेरि छ दस रुपियाँ मुठा छ बिस रुपियाँ मुठा छ सबै बारीबाटै बिक्री हुँदैछ नि बहिनी दस बिस हेरि हेरि अलिक सानो मुठा छ दस रुपियाँ अहिले त डुकु निस्किएको छ कि कि बहिनी बारीबाटै ट्वाकट्वाक भाँच्दै दिँदैछु नि हौ दस रुपियाँ मुठा जरा पनि छ बहिनी बारीमै छ जरा पनि बारीबाट सबै कुरो भइहाल्छ नि मेरो कहिले आउनुहुन्छ हजुर

हजुर

हजुर हजुर ए अँ त्यो बारीबाटै लाँदैछ नि भोले दाजुले पनि मेरो सबै बारीबाट कि त्यही बारीबाट हुन्छ बहिनी हुन्छ